मेरो फर्स्ट प्रडक्ट चाहिँ पर्फ्युम रहेको छ र यो पर्फ्युमबारे मेरो पोजिटिभ एक्सपिरियन्स बताउनु पर्दाखेरि चाहिँ मलाई प्लमको पर्फ्युम चाहिँ एकदम धेरै मन पर्छ किनकि यो एकदम स्मेल पनि एकदम यो लाइट हुन्छ यसले साइनसहरू हुनेलाई चाहिँ यसले एलर्जिक रिएक्सन दिँदैन यसले टाउको दुखाउनेहरू यस्तो कामहरू गर्दैन एकदम यसको स्मेल एकदम लाइट भएको कारणले गर्दै चाहिँ मलाई एकदम धेरै मन पर्छ